हजुर नमस्कार भन्नुहोस् कुन ठाउँ हो दार्जिलिङ जाने चाहिँ तपाईँको परिचय ए कहाँ कहाँदेखि बोल्नु हुँदैछ कहाँको हुनुहुन्छ तपाईँ चाहिँ सिलगढी दार्जिलिङ मोड ए हजुर हजुर हजुर अब दु ख सुख जान सकिन्छ सक्नु चाहिँ हो अब अहिले गाडी जाँदैछ दु ख सुख यसो खराब अवस्थै भए पनि हजुर हजुर हो नि अब त्यस्तै खराब अवस्थामा पनि चल्दैछ गाडी त हो दु ख सुख मान्छेहरू आऊ जाऊ त भइरहेकै छ र पनि अब अब अब धेरै नै अब उयो परिरहेको छ है यो बाटोको त्यो अवस्थाले गर्दाखेरि प्रभाव चाहिँ परिरहेछ होइन टुरिजममा भयो अन्य अन्य सबै कुरामा व्यपार वाणिज्यतिर पनि अब के भन्छ त्यसलाई प्रभाव पारिरहेको छ बर्खामा त गाह्रै हुन्छ किनभने बाटोको अवस्था अझै खराब भएर जान्छ हो त्यही भएर होइन हामी अब यसो यता दु ख सुख मिलाएर लगिहाल्छौँ नि कहाँ दार्जिलिङ कुन ठाउँ घुम्ने अरे तकदा पुग्ने हो ए भइहाल्छ नि

म त्यहाँ दार्जिलिङ मोडमै आउँछु नि गाडी त्यही राख्छु हो स्ट्यान्ड हो हो त्यही राख्छु त्यहाँ म अहिले एघार बजीतिर आइपुग्छु अनि दुई घन्टा जस्तो रेस्ट गरेर एघार बाह्र एक बजी चाहिँ उकालो जान्छु दार्जिलिङ अगाडि अगाडि हुन्छ म राखिदिन्छु नि कतिजना छ भाइहरू अँ ए ए हुन्छ नि हुन्छ हुन्छ ओके ओके भाइ आउनुहोस् न